हाम्रो क्षेत्रमा चाहिँ बद्लिँदो जलवायुले कृषिलाई धेरै नै प्रभावित गरिरहेको छ है जस्तो हालको सिक्किममा जो बाढ आयो त्यसले सिक्किमदेखि टिस्टासम्म नै धेरै ध धनजनको खती गरेको छ है र त्यसरी नै अब खडेरीहरू खडेरी पर्छ पानी पर्दैन समयमा पानी नआउँदा पनि बोट बिरुवालाई नराम्रो असर गर्छ र ठन्डा महिनामा कडा हिउँदोमा पनि जाडोले गर्दाखेरि राम्रोसँगले बोट बोट बिरुवा राम्रो प्रकारले फल्न फक्रन पाउँदैन है यस्तो कोही बेला असिना परिदिन्छ जस्तो बोट बिरुवामा सानो सानो चिचिला फलहरू लाग्दै गरेको हुन्छ त्यो टाइममा असिना परिदियो भने त्यो सानो सानो फलको चिचिलाहरू फुलहरू सबै नोक्सान भएर जान्छ है त्यस्तो बाध्यताहरू किसानहरूले धेरै नै भोग्नु परिरहेको छ